हेलो नमस्ते ए ए हजुर भन्नुहोस् न हजुर हो त लोकल के चाहिँ लोकल ए फेस्टिबलहरू भन्नुभएको ए यहाँनिर चाहिँ तपाईँको अब फिफ्टिन अगस्टहरू भयो है अन्त फिफ्टिन अगस्टहरू पूजाहरू भयो दुर्गा पूजा सरस्वती पूजा है अनेक पूजाहरू हुन्छ है चाडबाडहरू त मेन अब त्यही हो मेन त सबै नै हो तर अब है वर्षमा एकखेप आउँछ सबै चाड मेनै भनौँ है वर्षमा एकखेप आउने चाडहरूलाई मेन नै भन्नुपऱ्यो होला मेनै हो सबै अब भन्नुहोस् हजुर भन्नुहोस् ए चाडहरू त हाम्रो फिफ्टिन अगस्टहरू हुन्छ परेडहरू हुन्छ मिलेर गर्ने है अन्त त्यो परेड चाहिँ लेबुङमा हुन्छ अन्त डान्सहरू हुन्छ सबैजना स्कुल स्कुल कम्पिटिसनहरू हुन्छ मिलेर गर्छ है धेरै रमाइलो हुन्छ त्यसमा अन्त सरस्वती पूजाहरू भयो त्यसमा पनि सबैजना ठुल्ठुलो ए दसैँहरू मज्जाले नै मनाउँछ है मनाउनेले मज्जाले मनाउँछ है मनाउनेहरूले मज्जाले घरहरू सिँगार्छ बत्तीहरू बाल्छ दियोहरू बाल्छ घरहरू पुज्छ कसैको मन्दिर छ घरमा है मन्दिरहरू सिँगारेर मज्जाले पुजेर दिवालीहरू चाडहरू दसैँहरू मनाउँछ है हजुर त्यति ए ए हुन्छ हुन्छ थ्याङ्कयू वेलकम